हेलो चालक जस्टिन हो हजुर तपाईँलाई मैले हिजो बेलुका बुक गरेको थिएँ गाडी र तपाईँलाई मैले लोकेसन चाहिँ भनेको थिएँ पाँच माइल कालिम्पोङ तपाईँलाई म जानकारी दिन चाहन्छु कि म चाहिँ एउटा काम परेर चाहिँ म बजार पुगेको छु र कालिम्पोङ टाउन सो मलाई तपाईँले पिकअप गर्नु चाहिँ पाँच माइल कालिम्पोङबाट होइन तर कालिम्पोङ टाउनबाट टाउन थाना डाँडाबाट चाहिँ तपाईँ मलाई पिकअप गर्नुहोस् भनेर चाहिँ म तपाईँलाई इन्फर्म गर्दैछु हुन्छ थ्याङ्क्यु